हो मलाई मेरो गाउँको विषयमा बोल्न मन लाग्छ किनभने अहिलेको जमानामा है अब अहिलेको जमानामा के भन्नुपर्दा आफ्नो गाउँलाई कुन तरिकाले चाहिँ उँभो लाने त होइन विकासको मार्गतर्फ कुन तरिकाले लाने त भन्ने जस्तै अब समाज क्षेत्रमा हेरौँ भने है समाजलाई कुन तरिकाले चाहिँ हामीले अघि लानुपर्ने त भन्ने सोचाइमा आफ्नो गाउँलाई कुन तरिकाले कुन नजरले चाहे एउटा स्पोर्टमा होस् चाहे ज्ञान क्षेत्रमा होस् चाहे सिङ्गिङको उसमा होस् चाहे डान्सिङमा होस् आफ्नो गाउँलाई चाहिँ अघि लाने एउटा शिखरमा लाने चाहिँ एउटा हरेक एउटा गाउँमा एउटा समाजलाई नै एउटा भनौँ एउटा इगो भनौँ एउटा एउटा कुनै पनि एउटा इच्छा भनौँ है अब एउटा शिखरमा चढाउने त्यो एउटा सपना नै हुन्छ तर मलाई लाग्दछ एउटा समाजमा बस्ने एउटा एउटा हामी एउटा ग्रामीण इलाकामा बसोबास गर्ने हुनाले गर्दाखेरि हामीलाई पनि उच्च स्तरमा लाने चाहिँ एउटा सपना नै हो सपना नै छ सायद हुनसक्छ भोलिको दिनमा हामी जस्ता व्यक्तिहरू मिलेर यो शिखरमा पुर्याउने एउटा जमर्को त्यो पनि पुरा हुनसक्छ होला सायद किनभने हामीले गाउँमा बस्नु नै बसमा बसेर काम गर्नु नै एउटा गाउँलाई उज्ज्वल भविष्यको लागि हामीले उँभो लगाऊँ उँभो गरौँ यिनीहरूलाई कुन तरिकाले टेवा दिएर अब अहिलेको जेनेरेसन हेरेर अहिलेको नानीहरूलाई कुबाटोमा नहिँडोस् बरू सङ्गीत क्षेत्रमा हिँडोस् चाहे ज्ञान क्षेत्रमा हिँडोस् हरेकवटा डान्सिङ क्षेत्रमा हिँडोस् एउटा सिङ्गिङ क्षेत्रमा हिँडोस् भन्ने हिसाबले हामीले हरेकवटा गाउँमा एउटा समाज छ समाजमा हामीले एउटा नानीहरूलाई गानभजनको लागि है अब जसरी पैसा रुपियाँ कन्ट्रिब्युट गरेर पनि एउटा गाउने गाउने बजाउने एउटा हामीले हरेकवटाको नै हामीले प्रबन्ध मिलाएका छौँ होइन सानोतिनो भए पनि मिलाउँछौँ गरेका छौँ जस्तो कोही फुटबल खेल्छ उसलाई पनि एउटा क्षेत्रमा राखिदिएका छौँ जस्तो कसैले सिङ्गिङ गर्छौँ भन्छ सिङ्गिङको हिसाबमा उनलाई हामीले एउटा जग्गा राखिदिएका छौँ उनीहरूले काहीँ प्रोग्राम गर्छु भन्छ उनीहरूको लागि हामीले एउटा हुन त अब एउटा गरिबदुःखीले एउटा पैसा तिर्न सक्दैन अब उनीहरूलाई एउटा पैसा चाहिन्छ त्यसलाई हामीले गाउँमा एउटा समाजले नै दस रुपियाँ बिस रुपियाँ कन्ट्रिब्युट गरेर पनि दिएर पनि अहिलेसम्म हामीले चाहिँ नानीहरूको इच्छा चाहिँ अहिले जतिसक्दो लाग्छ पुरा गरेको जस्तो लाग्छ हुन त मान्छेलाई मान्छेको इच्छा समाजको इच्छा त अहिलेसम्म पुरा त हुनु सक्दैन नै तरै पनि हाम्रो जमर्को के छ भने अहिले आउने नानीहरू होइन अहिलेको नानीहरूलाई चाहिँ नराम्रो बाटोमा चाहिँ नजाओस् होइन अब सत्यको साँचोको होइन राम्रो कुराको नै नानीहरूले चाहिँ पछि लागेर जाओस् भन्ने हिसाबले हाम्रो गाउँमा पनि एउटा समाज छ ठुलो समाजै छ भनौँ हुन त समाज भन्ने कुरो नै अब सानो नै भए दस घर होस् कि बाह्र घरको होस् हामी ठुलो नै मान्छौँ किन सबैभन्दा ठुलो न समाज हो अन्त हाम्रो चाहिँ अब यो समाजमा चाहिँ के छ भने जति पनि नानीहरू छ गरिबदुःखी छ जो पढ्नुलेख्नुमा कमी छ जो पढ्नु चाहँदाखेरि उसको घर घरानाले होइन पढाउन सक्दैन लेखाउन सक्दैन उसको पढ्ने एउटा एउटा है कलम पेन्सिलहरू हुँदैन उनीहरूलाई चाहिँ हामीले सहयोग गर्ने कामहरू एउटा समाज मार्फत् हामीले अहिलेसम्म गरिरहेको छौँ अन्त बाहिरबाट आउने है अब डो कतिलाई अब बिमारी हुनसक्छ डोनेसन के भन्छ हाम्रा सानै गाउँ भए पनि अहिलेसम्म चाहिँ हामीले जग्गा जग्गा है एउटा नाचगान गरेर एउटा गाएर के गरेर पनि एउटा खर्च सङ्ग्रह गरेर पनि अहिलेसम्म चाहिँ हामीले चाहिँ डोनेसनको रूपमा चाहिँ गरिरहेकै छौँ है कतिजना अब यस्तै बिमारीहरू अब ठुल्ठुलो बिमारीलाई हामीले सहयोग गर्न नसके पनि कतिवटा बिमारी चाहिँ अहिलेसम्म चाहिँ सक्सेस भएको छ है हाम्रो समाजको थ्रुले गर्दा हाम्रो समाजमा चाहिँ कम्ती नै मान्छे भए पनि पपुलेसन कम्ती नै भए पनि एकदमै सठिकको मान्छेहरू हुनुहुन्छ उनीहरूलाई चाहिँ अब अर्काका लागि बेसी खट्छन् आफ्नोको लागि बेसी खट्दैन हामीले जति पनि खट्छौँ अर्काका लागि खटिरहेको छौँ गर्छौँ हुन त आफ्नो लागि चाहिँ अहिलेसम्म चाहिँ केही गर्नु छैन तर अन्यका लागि अब गरिबदुःखीका लागि भयो एउटा बि दुःखबिमारका लागि भयो बिमारीका लागि हरेक जग्गा गएर मार्केट मार्केट गएर एउटा बक्स लिएर गिटार लिएर है हाम्रो समाजले त गरेको एउटा प्रमाण छ प्रमाण चाहिँ के गरिरहेकै छौँ अब फिलहालमा पनि हामीले गरिरहेकै छौँ अरूको लागि चाहिँ डोनेसन चाहिँ अहिलेसम्म हामीले गर्नु पछि हटेको छैनौँ हाम्रो समाज चाहिँ ताकि आउनेवाला दिनको नानीहरूले पनि यही सिकोस् भन्ने हिसाबले हुन त हाम्रो उमेर त प्रायः बितिसक्यो हामी पनि अब फोर्टीको लहरमा छौँ तर आउनेवाला नानीहरूले यो सब नहोस् भन्ने हिसाबले चाहिँ हामीले चाहिँ समाजलाई अघि बढाउनको हेतु चाहिँ हामीले चाहिँ यहाँ नानीहरूलाई देखाउन लागि चाहिँ राम्रो बाटो देखाएर चाहिँ हामीले लगेका छौँ अब समाजमा हामीले एउटा नराम्रो चिजहरू नराखेर जस्तो राम्रो गिटारहरू भयो हारमोनियम भयो के भयो अब त्यो हारमोनियमहरूको त प्रायः पतन हुँदै गएको छ तर हामीले पतन नहोस् भनेर चाहिँ अब पुरानो कसै दाजुहरूकोबाट ल्याएर सस्तो दाममा के गरेर है किस्तीमा लिएर के भनेर एउटा सङ्ग्रह चाहिँ हामीले गरिदिएका छौँ एउटा क्लब बनाएर चाहिँ हरेक कुरा मान्छेहरू है अब हाम्रो स्टुडेन्ट नानीहरू सर्टरडे घरमा आउनुहुन्छ अन्त सनडे त बरू यताउता केही नराम्रो कुरोमा जानुभन्दा त यिनीहरूले बजाओस् त्यही भएर चाहिँ हामीले हरेकवटा सामग्री हेर्छौँ थुपारेर राखिदिएका छौँ अहिले चाहिँ नानीहरूले केही गानभजन गरेर चाहिँ एउटा है समय बिताउने काम गर्छ अब अहिलेको नानीहरू चाहिँ विशेष अब फोनतिर बेसी मात्रामा लागु भएर चाहिँ हामीले त्यो एउटा हाम्रो समाजले चाहिँ सोचेर चाहिँ यो नानीहरूलाई चाहिँ नराम्रो बाटामा नजाओस् हुन त फोन हेर्नु भन्ने कुरो नराम्रो कुरो होइन सिक्नुपर्छ अहिले इन्टरनेट जमानामा त्यो सिक्नु जरुरी छ तर बेसी मात्रामा त्यो भएर चाहिँ हामीले चाहिँ गाउँको एउटा समाजको एउटा मिटिङ बसेर सरसल्लाह बसेर त्यो नानीहरूलाई चाहिँ हरेकवटा सामग्री चाहिँ एउटा क्लबमा थुपारिदिएका छौँ अहिले चाहिँ नानीहरूले चाहिँ त्योपट्टि चाहिँ प्रायः ध्यान दिएको छ अन्त कतिजना नानीहरू नाचगानपट्टि नाचगानलाई हामीले छोडिदिएको छौँ सिङ्गिङपट्टिलाई सिङ्गिङ त्यो तरिकाले त हाम्रो समाजहरू चाहिँ अहिले यसरी उँभो लागिरहेका छ